हेलो ए नमस्कार दाजु हजुर हजुर सधैँ म सब्जी लाने बैनी हौ चिन्नुभएन म सरिता छेत्री ए हजुर ए होइन हौ मेरो अलिक घरमा कार्यहरू पनि छ हौ सानो नानीको बर्डडे पनि छ हो अनि अलिक सब्जीहरू अहिलेको सिजन सब्जीहरू के के छ हौ ए के के छ हौ दाजु भन्नुहोस् हजुर हजुर हजुर हजुर ए ए हजुर हजुर

हजुर ए हुन्छ होइन त्यही त म अलिअलि भन्दा पनि निकै निकै चाहिएको छ हौ मलाई चाहिँ नानीको बर्थडे पनि छ अब घरमा खानु पनि चाहियो ए मलाई

भिन्डी दुई केजी हो अनि अरू सब्जी के भन्नुभयो लौका है लौका तिन चारवटा

हजुर हजुर अनि ए हुन्छ हुन्छ हुन्छ हजुर हजुर ए भइहाल्छ नि अब के गर्नु चलाउनै पऱ्यो हो अनि यस्तो मुन्टा मुन्टा दुई तिन मुठा राखिदिनुहोस्

हजुर फर्सीको भन्दा पनि इस्कुसको चाहिँ अलिक बेसी राखिदिनुहोस् फर्सीको एउटा त्यहाँदेखि गट्टा लौका अनि डल्ले खोर्सानीहरू छ दाजु डल्ले खोर्सानी पनि आधी केजी राखिदिनुहोस् हजुर अन्त अरू के अरू के छ तपाईँकोमा ए बाँसको तामा कस्तो तिते हो कि मिठे हो ए मिठे चाहिँ राखिदिनुहोस् न आधा आधी केजीले पुग्छ होला तामा त बेसी खाँदैनन् हो अन्त हौ त्यस्तै अलिअलि सबै सबै मिलाएर राखिदिनुहोस् हजुर साउन महिना हो त्यही त माछा मासु हजुर हजुर त्यही हजुर हुन्छ तौली राखिदिनुहोस् कि म आउँछु हो हुन्छ अहिले राखेँ ल फेरि म आउँछु नि भेटेर बात मारौँ न